हेलो हजुर हो त ए हजुर

हजुर सक्छु त आउनुहोस् न हजुर टोय ट्रेनहरू त एकदम चढ्नु पाइन्छ यहाँनिर अरूहरू पनि टुरिस्ट स्पट्सहरू छ जस्तै चौरस्ताहरू भयो माथि गएर गङ्गामाया पार्कहरू भयो धेरै धेरै दार्जिलिङमा यहाँनिर स्पट्सहरू छ आउनुहोस् न म तपाईँलाई घुमाइदिन्छु रक गार्डनहरू छ मङमायाको बाटोहरू कहिले काहीँ चाहिँ बिग्रिने गर्छ अहिले त मोटामोटी राम्रै छ अन्त यहाँ मङमायामा पनि तपाईँ केही अब भ्यूहरू हेर्नु चाहनुहुन्छ भनेर यहाँनिर पनि धेरै होमस्टेहरू पनि छ स्विमिङ पुलहरू छ यसको पनि तपाईँले इन्जोय गर्नु सक्नुहुन्छ यहाँनिर ओरेन्ज गार्डनहरू छ धेरै सिक्किमको यहाँनिर गार्डनहरू बनाएर अहिले होमस्टेहरूको पनि तपाईँले फाइदा उठाउनु सक्नुहुन्छ तपाईँ के चाहनुहुन्छ मङमायामा पनि बस्नु हजुर यहाँको पनि म कतिवटा हजुर भन्नुहोस् न भ्युजहरू म यहाँनिर तपाईँलाई देखाइदिने गर्छु यहाँ पनि धेरै छ नि मङमायामा तपाईँ आउनुहोस् घुमाइदिन्छु दुई चार दिन त यहाँनिर मज्जाले बसेर हामी यता उता खोला नाला चारैतिर अब घुम्न डुल्न सक्छौँ म तपाईँलाई गाइड गरिदिन्छु हजुर त्यसको बादमा चाहिँ हामी दार्जिलिङ जानुपर्छ र दार्जिलिङ गएर धेरै छ दार्जिलिङमा सिन्चेलहरू भयो टाइगर हिलहरू भयो रक गार्डन एता आएर बोटानिकल चौरास्ताहरू टोय ट्रेनहरू धेरै छ दार्जिलिङमा त तपाईँ आउनुहोस् म घुमाइदिन्छु नि हजुर ए हुन्छ त्यहाँबाट हामीले सनराइजहरू हेर्नु सक्छौँ त्यहाँनिर एकदमै बेसी टुरिस्टहरू आउने गर्छ तपाईलाई पनि म लगेर माथि सनराइजहरू देखाउछु

चिसो भएकोले गर्दाखेरि यहाँनिर बादलहरू छाइहाल्छ त्यो भएर हामी क्लियर देख्नु सक्दैनौँ तर यता विन्टर टाइममा सुक्खा दिनमा चाहिँ मज्जाले नै हामी यसको लाभ उठाउनु सक्छौँ हुन्छ